नेपाली भाषा भनेको चाहिँ अब बोल्नु बोल्न चाहिँ अब सजिलो भाषा हो बोल्नको लागि है अन्त जस्तो अब हामी ने नेपाली बोल्दाखेरि अब कति एकाअर्कामा बात मार्दाखेरि हिन्दी भाषा हिन्दी इङ्लिस कतिवटा वर्डहरू मिक्स गरेर बोल्छौँ त्यो पनि एउटा भाषाको विकास नै हो है अन्त त्यसरी नै अब अरू अन्य अन्य अन्य जातिको भाषाहरूलाई पनि विकास भएर जान्छ त्यसरी बोल्दाखेरि चाहिँ